हलो नमस्कार गुरुआमा हजुर म वैभवको प्यारेन्ट्स बोलेको हजुर स्कुलमा नानीलाई चाहिँ कार्यक्रमको लागि चाहिँ छनौट गर्नुभएको रहेछ अनि त के विषयमा चाहिँ डान्स हो कि सिङ्गिङमा हो कि कुन चाहिँ मा चाहिँ तपाईँहरूले छनौट गर्नुभएको हो

ए हजुर हामीले सबै जोगाड गरिदिनुपर्यो नानीहरूको लागि नि

हजुर हजुर एकदमै हामी अनि स्कुल छुट्टी भएको बेलामा पनि स्कुलमा प्र्याक्टिसको लागि पठाउनुपर्छ हामीले हवस् हुन्छ अनि हाम्रो यो प्रोग्राम चाहिँ कहिले हुने रहेछ हवस् हुन्छ हुन्छ गुरुआमा धन्यवाद